हाम्रो यहाँ सङ्गठन चाहिँ छ तर राज राजनीतिक समूह चाहिँ छैन किनभने राजनीतिक भन्ने बित्तिकै आइहाल्छ अब सबै झमेला हुन्छ भनौँ न राजनीतिकमा त सङ्गठन भनेको चाहिँ आफ्नै अलग्गै बेग्लै एक्स्ट्रा हुन्छ त्यहीकारणले हाम्रो गाउँमा अहिले फिलहाल नै सङ्गठन खुलिएको छ नाम चाहिँ हो अप्पर साइरा धुरा वेलफेयर सोसाइटी अन्त यसले चाहिँ अब धेरै काम गरिसक्यो भनौँ न हामीलाई धेरै अपर्च्युनिटी दिन्छ अब गेम्सहरूतिर खेल्नु अस्तिको वर्ष नै भनौँ पन्ध्र अगस्टमा हामीलाई ब्याडमिन्टन खेलाएको थियो अनि म मलाई स्पोर्ट्समा भनौँ भने ब्याडमिन्टन र फुटबल पुरै मनपर्छ भनौँ न फुटबल म हल्का खेल्छु बट ब्याडमिन्टन बाबाले खेल्ने भएर होला मलाई पनि त्यही ब्लड गएर त्यही खुन गएर चाहिँ मलाई अलिअलि पारा पनि आउँछ तर म सिक्नु चाहिँ सिक्दनँ तर पनि आइरहेको हुन्छ आफै अब कसरी हो मलाई पनि याद छैन लास्ट टाइम मैले फर्स्ट अब मलाई पहिलोचोटि चाहिँ कहिले याद भयो म ब्याडमिन्टन खेल्नु सक्छु भन्दाखेरि चाहिँ स्कुलमा ब्याडमिन्टन प्रोग्राम थियो हाउस हाउस म्याच त्यतिबेलाखेरि चाहिँ म ब्याडमिन्टन खेलेको थिएँ अन्त त्यतिबेला अलिक राम्रो खेलेको कारणले मलाई बाबाले अलिक सिकाउनुभयो एकदुईपल्ट अब यस्तो गर्नु त्यस्तो गर्नु भनेर मेरो बाबाले चाहिँ ब्याडमिन्टन खेल्ने हो अनि बाबाले सिकाउनुभयो यस्तो गर त्यस्तो गर नानी अनि मैले अलिअलि भए पनि सिकेको थिएँ त्यहाँ पछि अस्ति सिक अस्ति हाम्रो उयो थियो कम्पिटिसन गराएको थियो गाउँमा तै हाम्रो सङ्गठनको अङ्कलहरूले अन्त बडाहरूले ठुलोहरूले त्यतिबेला चाहिँ मैले पनि त्यसमा पार्टिसिपेट गरेको थिएँ अन्त त्यसमा पार्टिसिपेट गर्दाखेरि चाहिँ म र मेरो बेस्ट फ्रेन्ड नै फाइनल पुगेको थियौँ अन्त अब त्यो जुन चाहिँ प्रतियोगिता खेलाएको थियो त्यो त अब मेरै बोजूको हो अब बोजूको नाममा खेलाएको थियो बोजू चाहिँ मेरो देथ भएको हो अन्त उसको नाममा खेलाएको कारणले चाहिँ मलाई भन भनेको थियो अब जित्नु अब जित्नु इच्छा छ भने जित्नु हो तर अब हाऱ्यो भने पनि अब दुःखी नहुनु किनभने त्यो आफ्नै आफ्नै बोजूको नाममा खेलाएको आफूले फर्स्ट ट्र्फी ल्याउनु त उयो जरुरी छैन हो एटलिस्ट तैँले पार्टिसिपेट भए पनि गरिस् यसमा नै ठुलो कुरो हो भन्दै भन्नुभयो घरमा अनि म त्यतिबेला फाइनलमा पुगेको थिएँ अन्त त्यतिबेला फाइनल पुग्दाखेरि चाहिँ म फाइनलमा चाहिँ हारेको थिएँ अन्त तर पनि मो खुसी थिएँ अब मैले एटलिस्ट त्यति भए पनि गरेँ अब त्यत्रोजना कतिजना पार्टिसिपेन्ट थियो त्यत्रोजनामा पनि फाइनल पुग्नु ठुलै कुरो हो अन्त त्यही हो हाम्रो अप्पर साइलाधुरा वेलफेयर सोसाइटीले चाहिँ थुप्रै अब यस्तो स्पोर्ट्सहरू मनाउँछ स्पोर्ट्स स्पोर्ट्सहरू खेलाउँछ मनाउँछ खेलाउँछ